हेलो ए म यहाँ सिलगढीबाट बोलेको कि सिलगढीदेखि म कालिम्पोङ घुम्नको लागि आउनु आँटेको कि अनि त्यसको लागि चाहिँ तपाईँलाई अब त्यता अब कालिम्पोङमा कुन कुन घुम्ने जग्गाहरू छ त्यो सोधौँ भनेर कल गरेको नि

हजुर हजुर हजुर अब वन वन टू डेज पछाडि आऊँ भनेको कि त्यही त अब के कस्तो हो भनेर सोधौँ भनेर नि ए अनि तपाईँले अन्त परको हिसाब ल्याउनु हुन्छ कि किलोमिटर साथमा अब भाडाहरू लिनुहुन्छ ए ए हुन्छ हुन्छ हुन्छ तपाईँलाई केही पऱ्यो भने म कल गर्छु नि ल उम्म् हुन्छ हुन्छ थ्याङ्क यू